मेरो परिवारमा अब हाम्रोमा अब पाहुनाहरू आउँदाखेरि विशेष त म दार्जिलिङमै बस्छु र दार्जिलिङमा चाहिँ यस्ता घुम्ने जग्गाहरू पर्यटकीय स्थलहरू पुरै छन् अनि पहिलो नम्बरमा त म अब बजारकै छेउमा भएको रेलवे स्टेसन त्यहाँ लगेर अब वर्ल्ड हेरिटेज साइट हो अनि त्यहाँ लगेर म उनीहरूलाई घुमाउँछु त्यहाँ कस्तो छ रेल कसरी चल्छ के हो कस्तो हो भनेर उनीहरूले त्यहाँ जानकारी पाउँछन् अनि उनीहरूलाई त्यहाँनिरबाट म रेलमा चढाएर टिकट काटेर रेलमा चढेर घुमाउनु लैजान्छु अनि त्यहाँबाट घुम्दाघुम्दै त्यो बाटोमा अब बतासिया लुप आउँछ बतासिया लुपमा अब त्यहाँबाट हेरिने दृश्य त्यहाँबाट भएको दृश्य अनि त्यो सुन्दर दृश्यलाई हेर्दै घुम पुगे पछि अनि घुममा पनि त्यस्तै त्यो स्टेसन हेरेपछि घुमको स्टेसन त झन् अझै रेलवे स्टेसन त झन् एकदमै उच्च उचाइमा भएको हो त्यो स्टेसन अनि उनीहरूलाई त्यसको जानकारी दिँदै त्यहाँदेखिको त्यो यात्रा सकेपछि फेरि ब्याक दार्जिलिङ रेलवे स्टेसनमा आएर त्यहाँदेखिको त्यहाँ घुमेपछि दार्जिलिङको सबभन्दा फेमस जग्गा चौरस्ता त्यहाँ त लानु नै पर्छ अनि त्यहाँ चौरस्तामा घुमाएपछि त्यहाँ चौरस्ताको दृश्यहरू त्यहाँको अब त्यहाँको जमघट अब मान्छेको त्यहाँनिर अब गीत बजिरहेको हुन्छ नाचिरहेको हुन्छ प्रोग्रामहरू धेरै हुन्छ त्यहाँ त्यस्तो देखाउँदै त्यहाँको मनोरञ्जक दृश्यहरू देखाउँदै अनि त्यहीँबाट माल रोड घुमाउनु लैजान्छु म अनि माल रोडमा घुमाउदै त्यहाँ स्वच्छ हावाको उनीहरूलाई स्वच्छ हावाको एउटा हुन्छ नि अब मान्छेहरूलाई चाहिन्छ अनि त्यो स्वच्छ हावा उनीहरूले फिल गर्दै उनीहरूलाई म घुमाउँछु अनि दृश्यहरू त्यहाँबाट देखिने दृश्यहरू कञ्चनजङ्घाको भ्यू त्यहाँबाट देखिने भ्यू एकदमै राम्रो त्यहाँ लगेपछि अनि त्यसको बादमा म टाइगर हिल टाइगर हिलबाट चाहिँ घामको घाम झुल्केको दृश्य एकदमै राम्रो देखिन्छ अनि कञ्चनजङ्घाको दृश्य पनि एकदमै राम्रो देखिन्छ कञ्चनजङ्घा हिमालको दृश्य देखाउँदै म उनीहरूलाई त्यहाँबाट लिएर आउँछु अनि त्यहाँबाट घुम मोनास्ट्री घुम दार्जिलिङको जुन चाहिँ एकदमै पुरानो घुम मोनास्ट्री हो अनि त्यहाँ लैजान्छु त्यहाँ घुमाउँछु अनि त्यहाँ घुमाएपछि दार्जिलिङको जू चिडिया खाना दार्जिलिङको त्यहाँ लगेर त्यहाँनिर चाहिँ रेड पान्डा छ अनि रेड पान्डा चाहिँ अरू कुनै पनि जग्गामा छैन अनि कुनै पनि जूमा छैन कुनै पनि जूमा पाइँदैन दार्जिलिङको जूमा मात्र पाइन्छ अनि त्यहाँको जू देखाउँदै अनि त्यहाँनिर माउन्टनेरिङ अब जसलाई अब मेरै पाहुनाहरूमा जसलाई अब माउन्टनेरिङको इच्छा हुन्छ जस्तै हिमाल चढ्ने अनि त्यहाँनिरको त्यो म्युजियम छ त्यहाँनिर जस्तै तेन्जिङ नोर्गेले लगाएको लुगाहरू छ त्यहाँनिर हिमाल चढ्दाखेरिको त्यो देखाएर मो बादमा कहाँ लैजान्छु भने त्यहाँबाट सब्बेरी भन्ने एउटा जस्तै पार्क छ सानो त्यहाँ लैजान्छु सब्बेरी पार्कमा लैजाएर त्यहाँदेखिको घुमाउँछु त्यहाँनिर अब फुलहरू धेरै फुलहरू छ त्यहाँनिर त्यो फुलहरू देखाउँदै त्यहाँदेखिको म ह्यापी भ्याली टि स्टेट एउटा चियाकमानमा त्यहाँ लैजान्छु अनि त्यहाँनिर एकदम त्यहाँ फ्याक्ट्रीमा देखाएर यहाँ यस्तो हुन्छ उस्तो हुन्छ यसरी चिया बनिन्छ यसरी चियाको खेती हुन्छ भनेर म त्यहाँ देखाउँछु अनि त्यहाँ देखाएपछि चाहिँ बादमा म अब पर्यटकीय स्थलहरू त अझै धेरै छ अनि फेरि लिएर आएर चाहिँ अब मलाई मनपर्ने जग्गा फेरि चौरस्ता नै हो फेरि चौरस्ता लिएर आउँछु अनि चौरस्तामा अब त्यहाँनिर प्रोग्रामहरू भएको छ भने प्रोग्रामहरू हेरेर बसेर त्यहाँ घुमेर अनि त्यहाँदेखिको सपिङ गर्नु लैजानु त्यहाँनिर माल मार्केट छ अनि न्यू महाकाल मार्केटमा त्यहाँनिर लगेर उनीहरूलाई सामानहरू किन्छन् होला उनीहरूले अनि त्यो सामानहरू किनेपछि चाहिँ उनीहरूलाई उनीहरू यति नै हो मैले अब मलाई मनपर्ने पर्यटकीय स्थलहरू अनि मेरो पाहुनाहरूलाई पनि म यी पर्यटकीय स्थलहरूमा नै घुमाउनु लैजान्छु